अब बलिवुड टलिवुड सबैमा अब फेसन ट्रेन्डले त अब धेरै भारतलाई अब प्रभावित गरिसकेको छ अन्त अब मलाई त्यस्तो अब फेसनको थ्रुबाट र अब मुभी पनि अब मन परेको भनेको चाहिँ चेन्नई एक्सप्रेस हो बलिवुड मुभी त्यसमा चाहिँ शाहरुख खान र दिपिका पाडुकोन छ एक्टर र एक्ट्रेस र अब तिनीहरूको मेन पहिरण चाहिँ उता साउथको छ अब दिपिका पाडुकोनले उता साउथको सारीहरू लगाएको अन्त कुर्ती त्यस्तोहरू लगाएको छ र अब त्यो मलाई उसको त्यो सारीको जुन पहिरण छ जुन डिजाइन जुन स्टाइल छ जस्तो प्रकारले लगाएको छ जस्तो प्रकारले सुहाएको छ उसको त्यो कपालमा फुल लगाएर उसले त्यो गीतमा अब डान्स गरेको छ त्यो चाहिँ मलाई अब अति नै मन पऱ्यो किनभने मलाई साउथको अब फेसन मन पर्छ अब मनदेखि नै अन्त शाहरुख खानको पनि स्टाइल अब त्यस्तो अब केटामा त मैले उयो गरिनँ याद गरिनँ फेसनमा केटाको फेसनमा त तर मैले दिपिका पाडुकोनको त्यो व्हाइट कलरको सारी चाहिँ जुन चैँ साउथकोहरूले बेसी लगाउँछ त्यो चाहिँ मलाई अति नै मन परेको थियो र अब मैले त्यो हेरेर त मैले अब घरमा बनाउनु ट्राई त गरिनँ तर मैले त्यो अब किन्ने ट्राई चाहिँ गरेको थिएँ तर अब किनिनँ किन्नु चाहिँ तर मलाई त्यो फेसन चाहिँ मन परेको थियो